कोही बेला धेरै हतार हुँदाखेरि चाहिँ बिहानखेरि गिलो रोटी पोलिदिन्छु नभए चाम्रे भात बनाइदिन्छु स हतारको बेलामा दिउँसो चाहिँ भात बनाउँछु अन्त गुन्द्रुक बनाउँछु गुन्द्रुकमा चाहिँ प्याज टमाटर खोर्सानी अदुवा लसुन हालेर मज्जाले भुटेर त्यहाँदेखि प एकछिन पकाएर त्यसलाई झोल हालेर अन्त हामी खान्छौँ